हामीले खेलकुद गर्नु सक्यो भने आफ्नो शरीरलाई फाइदा हुन्छ शरीरको अङ्ग अङ्ग नसा चल्छ सबै नसामा तागत बढ्छ नसा सबै चल्नु सक्छ खेलकुद या दौडिनु केही काम गरेको छैन भने हाम्रो शरीर सबै कुँजे भएर जान्छ बसेपछि उठ्नु सक्दैनौँ लडेपछि उठ्नु सक्दैनौँ र हामीले खेलकुद या कुनै काम पुरा गर्नु सकेको छ भने जिउ फुर्ती हुन्छ जिउ मोटो पनि हुँदैन मोटै हुने मान्छे पनि यसरी खेलकुद लियो दुगुर्नु ओर्नु जु जुनै खेला पनि भाग लियो भने मोटै शरीर पनि फुर्ती हुन्छ र सबै शरीरको हड्डी मजबुत हुन्छ नसा नसा सब तगडा हुन्छ जे पनि गर्नुसक्छ शरीरलाई शरीरलाई हाम्रो शरीरलाई लाभ हुन्छ एक्सर्साइस एकदम मान्छेले गर्नै पर्छ एक्सर्साइस गऱ्यो भने आफ्नो शरीर कोशहरू जम्मै इन्जिन चलेको जत्तिकै हो एक्सर्साइस गरेन भने हाम्रो शरीर एकदम बोधो भएर जान्छ केही काम गर्न सक्दैन लादे भुँडी मात्रै बढ्छ